भारतका केही महत्त्वपूर्ण स्थलहरू चाहिँ विशेष गरेर लाल किल्ला भनौँ इन्डिया गेट भनौँ जस्तै कश्मीर एकदम सुन्दर छ पर्यटक स्थानको आकर्षणको हिसाबले दार्जिलिङ एकदम महत्त्वपूर्ण स्थान छ पर्यटक आकर्षणको हिसाबले त्यसरी नै केरल महत्त्वपूर्ण स्थान छ र यस्तै विविध अरू भारतका महत्त्वपूर्ण स्थलहरू छन् र आकर्षणका केन्द्रहरू छन्